अब पशुपालनसँग गर्न सकिने साइड व्यवसायहरू चाहिँ के भन्दाखेरि चाहिँ अब पशुहरू अब पालेको छ आफ्नो घरमा पालेको छ भने चाहिँ अब सजिलो हुन्छ कोही बेला अपरझट पैसाहरू हुँदेन कोही बेला दुःख बिमार हुन्छ मान्छेलाई है त्यो अपरझट अब हस्पिटलहरू लानुपऱ्यो भने अब त्यो पशुहरू पालेको छ भने चाहिँ हल्का हुन्छ अब बेच बिखन गरेर पैसाहरू जुट्ने गर्छ अन्त मासु अन्डा दुध बाहेक अन्य उत्पादनहरू चाहिँ उत्पादनहरू के पाउनुहुन्छ र बेच्नुहुन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ अब अब गाई बस्तुबाट दुध त भइहाल्यो अनि दुधबाट चाहिँ उयो दही दही पनि हुन्छ अनि घिउहरू बनिन्छ घिउ छुर्पी अनि त्योहरू पनि बेचबिखन गर्न सकिन्छ अन्त त्यो त्यसपछि अरू अब के के हुन्छ सब त्यही हो अब बाख्राहरू सबै बेचबिखन गरेर अब त्यही हुन्छ व्यवसायहरू